मैले खाना बनाउनु चाहिँ है मैले मेरो पेसा चाहिँ होइन तर म खाना चाहिँ अब राम्रो बनाउँछु होइन अब मैले बनाएको खानाले चाहिँ अब खाना खाएर चाहिँ सबैले अब तारीफ गर्छ है अब मैले खाना मीठै बनाउँदैछु जस्तो लाग्छ र चाहिँ अब मलाई चाहिं अब त्यो चाहिँ भविष्यमा गएर चाहिँ अब म अब मेरो त्यो खाना पकाउनेलाई चाहिँ मेरो एउटा पेसा बनाउँ भन्ने इच्छा छ मेरो है म अब जहाँ जहाँ जान्छु खाना बनाउँछु सबैले मन पराइदिन्छ सबले अब तारीफ गर्छ त्यही भएर चाहिँ अब भविष्यमा चाहिँ अब त्यही खाना बनाउने पेसालाई लिएर चाहिँ अब मेरो जिन्दगी अब सुरु गर्नु पऱ्यो भन्ने मेरो सोचाइ छ अब खाना त म सबै कुरै बनाउँछु राम्रै बनाउँछु त्यही भएर अब मेरो इच्छा चाहिँ छ